हाम्रो यहाँनिर चाहिँ हाम्रो समुदायमा चाहिँ विशेष गरी मनोरन्जनको निम्ति एउटा त पिक्चर हल पनि छ सिनेमा हल छ होइन त्यो त्यो पनि छ कर त्यहाँदेखि भएन हाम्रो हास्य नाटकहरू भइरहन्छ यसरी नै मनोरन्जन पाउँछौँ हामी होइन अहिले त धेरैवटा पिक्चरहरू पनि सुटिङ हुँदैछ त्योहरू पनि हेर्ने गर्छौँ गीति एल्बमहरू भयो अनि विभिन्न कलाकारहरूले गरेका सांस्कृतिक कार्यक्रमहरू भयो अब दसैँमा हाम्रो फुलपाती हुन्छ त्यसमा पनि मनोरन्जनको निम्ति धेरैवटा आफ्नो लोक लोप हुँदै गएको संस्कृतिलाई दर्शाउने गर्छ त्योहरूबाट पनि हामी मनोरन्जन मनोरन्जन लिन्छौँ साथमै अब घरमै बस्नेहरूलाई भन्दाखेरि चाहिँ अब टिभीबाट पनि मनोरन्जन हुन्छ हामी लोकल च्यानलहरू पनि हेर्छौँ है लोकल के अरे यहाँ हाम्रो लोकल रियालिटी सोहरू पनि हुन्छ त्योहरू पनि हेर्छौँ हिजो अस्ति अब के अरे तपाईँको रन्जित गज गजमेरलाई या सम्बर्धना गरियो त्यसमा हाम्रा कल्चरल डिपार्टमेन्टका भाइहरू बैनीहरूले धेरै राम्रा गीतहरू गाएर मनोरन्जन दिएको थियो यस्तै प्रकारले हामीले हाम्रो कतिवटा पर्वहरूमा हामी लोक नृत्यहरू गर्छौँ लाखे डान्सहरू अब जस्तो नेवारहरूले लाखे डान्स लिम्बुहरूको राईहरूको यसरी प्रदर्शनीहरू भइरहन्छ यसरी नै हामी हाम्रो संस्कृतिलाई पनि बचाउँछौँ हाम्रो समुदायमा लुप्त हुँदैगएको लोक संस्कृतिहरू पनि हामीले फेरि पनि जगाउने कोसिस गरेको छौँ यी सबै गर्दाखेरि हामीलाई पनि आनन्द हुन्छ मनोरन्जन लिन्छौँ हामी यसबाट